हेलो अँ हेलो ए अँ सुन न तिम्रोबाट मैले अस्ति त्यो दुध ल्याएको थिएँ नि हि मतलब अब हिजोसम्म मैले त्यो दुध राख्नु त राखेँ होइन अँ तर मैले अब सधैँ अरू बेला पनि यसरी ल्याएर चाहिँ पकाएर फ्रिजमा हालिराख्छु होइन अन्त त्यसरी नै खाने गर्छु अब घरिघरि म आउनु पाउँदिनँ भाइको दोकानमा हो अन्त सुन्नु नि त्यो दुध त कस्तो अलिक गनाएको टाइपको पो थियो त हो बासी दुध हो थियो क्या हो होइन बासी दुधहरू त्यो सायद अब पकाएर पुरा पकाएर राखेको त्यस्तोहरू थियो कि होइन अन्त अँ होइन त्यो दुध खाएर चाहिँ मेरो नानीलाई पनि अलिक अब डाइरिया भमिटिङहरू पनि भयो हो अन्त त्यही कारण भाइलाई मैले भनेको अन्त अलिक त्यस्तो उयो बासी दुधहरू चाहिँ अब नराख्नुहोस् है दोकानमा आज मैले कम्प्लेन गरेँ होइन आज मैले कम कम्प्लेन गरेँ भोलिको दिनमा अरूले पनि कम्प्लेन गर्नुसक्छ होइन अन्त अँ अँ अँ अँ अँ होइन त्यो बहिनीले पनि सुनन अस्ति भन्नु त मलाई एकपल्ट भन्दैथ्यो कि तिनवटा के भन्छ उसले त शङ्करले त के हो के भन्छ दुधहरू बासी दिन्छ क्या हो कति दिनकोहरू पनि दिन्छ क्या हो भन्दैथ्यो भन्नु चाहिँ तर मैले पनि त्यति बेला त त्यस्तो ध्यान दिइनँ त्यो कुरालाई होइन जब अब मेरो नानीलाई खुवाउँदाखेरि त्यसरी अब डाइरिया भमिटिङहरू हुँदाखेरि चाहिँ अन्त मलाई पनि हो कि क्या हौ भनेको जस्तो लाग्यो हो अन्त चाहिँ भाइलाई भनेको अन्त त्यसरी चाहिँ बासी दुधहरू चाहिँ नदिनू है अब नानीहरू होइन होइन मैले केही दिएको छुइनँ खालि त्यही दुध मात्रै दिएको थिएँ हो दिनमा नि आएको होइन नि अब जुन चिज खुवाएको थिएँ होइन जुन चिज खुवाउँदाखेरि अब बिसाइरहेको छ भनेपछि त्यसले होला भन्ने त अब सबैलाई नै हुन्छ नि त होइन सबैलाई लाग्छ नि त त्यस्तो अन्त

अब त्यस्तो कम्प्लेन भन्ने कुरा चाहिँ अब कतिले चाहिँ अब अब भएर पनि है बिसाएर पनि भन्नुसकेको हुँदैन मुख बारेर मुख बारेको हुन्छ होइन तर अब म चाहिँ भनी भन्नु मनलाग्यो किन भन्ने पनि थिइनँ नानीलाई बित्छ भने त अब त्यो ठुलै कुरा हो नि त अन्त त्यस्तो चाहिँ नगर्नु नगर्नू है भाइ आइन्दादेखि चाहिँ अब त्यसो गऱ्यो भने त फेरिफेरिको गाहाकी पनि त हेर्नुपऱ्यो होइन जुन ठाउँबाट राम्रो चिज पाउँछ होइन त्यही ठाउँमा त मान्छेको भिड लाग्छ भन्ने जस्तो क्या हौ अब मलाई मलाई डाउट त्यही दुधमै छ हो अरू त मैले केही पनि दिएको थिइनँ राम्रोसँगले अब भाइलाई मात्रै मैले कम्प्लेन भाइलाई कम्प्लेन गरेँ प्लस अब त्यो दुध ल्याउनेहरूलाई चाहिँ भाइले कम्प्लेन गर्नुपऱ्यो तिमीहरूले कस्तो दुध ल्याउँदैछौँ होइन राम्रोसँगले पकाएको छ कि छैन अब साफसुग्घर गरेको छ कि छैन त्यो अब त्यो चाहिँ अब ल्याउनेहरूलाई पनि भन्नुपऱ्यो भाइले

अँ

होइन मलाई चाहिँ त्यस्तो लागेर चाहिँ भाइलाई भनिहालेँ हो दुधले नै हो जस्तो लाग्यो तर अब दुधहरू भन्ने कुरा चाहिँ अब एकदम साफसुग्घर गरेर नै बेच्नुपऱ्यो हो कत्ति पनि टार्नु अँ कत्ति दिन टार्नु

अँ अँ कत्तिजना चाहिँ अब कत यत्ति साह्रो केयरलेस हुन्छ कि अब भाँडाहरू पनि बासी धुँदैन है अब बिहान जब दुध लाने बेला भयो तब पखालिरहेको होइन अन्त त्यस्तोहरू पनि हुन्छ त्यो जर्किनहरूमा होइन राम्रोसँगले त्योभित्र लेऊहरू लागिरहेको त्यस्तो हुन्छ है अब त्यस्तोबाट पनि त अब मान्छेलाई बिमारीहरू हुन्छ पेटको बिमारहरू त्यस्तै खायो भने अन्त त्यही कारण ल्याउनेहरूलाई पनि सतर्क राख्नू

अँ भन्नू है भाइ केयरलेस त गर्नुहुँदैन है यस्तो खानेकुरामा चाहिँ ल ल ल ल